मेरो व्यक्तिगत लक्ष्यहरू छ नि जस्तै अब नानीहरूलाई पढाउनु हुर्काउनु बढाउनु अनि धेरै धेरै पढाउने अब इच्छा छ त्यो नानीलाई धेरै पढाएर भविष्यमा आफ्नो हात खुट्टालाई मजाले दरिलो भएर टेकाउनु अनि संसारको जुन परिवेशसँग सामना गर्नु पर्ने हुन्छ त्योसँग लड्ने योग्यको बनाउनु जरुरी छ अनि आफ्नो खुट्टामा उभ्याउनु छ सही अनि सुविचारहरूको प्रेम दिएर ओतप्रोत होस् भन्ने हामीलाई लाग्छ उत्प्रेरित त्यसैले हामी उत्प्रेरित गर्छौँं नानीहरूलाई पढ्नु भनेर अनि लक्ष्य आरक्षण आकाङ्क्षाहरू त धेरै नै छ र अब यसलाई हासिल गर्नु अब त अब नानीहरूबाट मात्र पूर्ण रूपमा हुन्छ होला भन्ने म अब विचार राखेको छु यस्तै हो